अब भारतको सन्दर्भमा कुरा गर्नुपर्दा चाहिँ नेपाली भाषा चाहिँ एउटा अल्पसङ्ख्या को रूपमा चलाइने भाषा हो भनौँ अब यो प्रायः चाहिँ उत्तर बङ्गालको दार्जिलिङ कालिम्पोङ डुवर्स तराई अनि आसाम मणिपुरमा बसोबास गर्ने नेपालीहरू ले चलाइने भाषा हो र के छ भने अहिले चाहिँ अब जग्गाअनुसारको भाषा छ जस्तै दार्जिलिङ कालिम्पोङमा बोलिने नेपाली भाषा यो डु तराई डुवर्स आसामको भाषाहरूसँग त्यति मिल् पर्दैन उनीहरूको भाषा शैली अर्कै छ र अब यो जुन चाहिँ नेपालको छेउ जुन चाहिँ बोर्डरतिर छ त्यहाँ बसोबास गर्ने नेपालीहरूले अर्कै शैली मा यो नेपाली भाषा बोल्ने गर्छ र अर्को कुरा चाहिँ के छ भन्दा अहिलेको अब जेनरेसन भनौँ प्रेजेन्ट जेनरेसनमा चाहिँ के छ भन्दा नेपाली भाषा चाहिँ निकै हराउँदै गएको जस्तो मलाई लाग्छ जुन चाहिँ प्रेजेन्ट जेनरेसन हरूमा चाहिँ नेपाली भाषा हराउँदै गएको छ किनभने अहिले धेरै मात्रामा इङ्ग्लिसको प्रभाव परेको छ अब जुनै पनि स्कुलतिर हेरौँ त्यहाँनिर अब बेसी प्रिफरेन्सै भनौँ इङ्ग्लिसलाई दिइन्छ है अब हाम्रो बोलीमै हेर्नोस् कतिवटा अब शब्दहरू हामी इङ्ग्लिस नै प्रयोग गर्छौँ त्यसैले अब नेपाली भाषामा चाहिँ अब अहिले फिलहाल चाहिँ धेरै नै इङ्ग्लिसको प्रभाव परेको छ र नेपाली भाषा अब भनौँ भने यो हाम्रो पाहाडी भेकदेखि पाहाडी भेकसम्म मात्रै सिमित छ भनौँ अब मधेसतिर लागेपछि नेपाली भाषा त्यति चलाइँदैन त्यसैले हामीले अब यहाँ भएको अब हिन्दी बङ्गाली जस्तो भाषा नै प्रयोग गर्नुपर्छ र अब र अब यो इङ्ग्लिस भाषा धेरै मात्रामा चलाइने गर्छ त्यसैले पनि होला हामीहरू प्रेजेन्ट जेनरेसनहरूमा चाहिँ अब नेपाली भाषा निकै नै हराउँदै गएको जस्तो मलाई लाग्छ